हेलो यो होटल हिल पोइन्ट दार्जिलिङबाट म्यानेजर बोल्नुभएको हो ए हजुर मैले दुई चार दिन अगाडि यो हिल पोइन्ट होटलमा बुक गरेको थिएँ अमृता शर्माको नाममा हजुर थाहा भयो होला नि तपाईँलाई हजुर हजुर हजुर हजुर ए हजुर हजुर हजुर सुन्नुहोस् न मलाई यो यो होटलमा मलाई खानाहरू के के पाइन्छ त्यसको बारेमा चाहिँ सोध्नु थियो हौ हजुर हजुर अनि खानाहरू पाउँछ हजुर मतलब मोमो चाउमिन भन्नुभयो नि तपाईँले फाले थाइपो भने हजुर होइन यो चाहिँ कस्तो हुन्छ यो म थाइपोहरू भनेर मैले कहिले सुनेको पनि थिइनँ फर्स्ट टाइम सुनेँ हजुर हजुर हजुर

हजुर हजुर हजुर हजुर

हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर होइन किनभने मैले अब यो डिसहरूको बारेमा कहिले सुनेको थिइनँ आए आएपछि भरे होइन अब आफूलाई राम्रो लाग्छ लाग्दैन कसरी बनिन्छ मलाई यो चाहिँ यो जान्न मन लागेर चाहिँ तपाईँलाई सोधेको सरी तपाईँको धेरै टाइम लिएँ होला मैले अनि सुन हजुर हजुर हजुर ए हजुर हजुर मलाई एकदमै उयो यो डिसको बारेमा जानेर चाहिँ एकदम कहिले आएर चाख्नु जस्तो भयो हौ होइन त्यसले गर्दाखेरि चाहिँ हजुर हुन्छ हजुर हजुर हजुर हजुर हुन्छ हुन्छ हुन्छ हुन्छ सर थ्याङ्क्यु हुन्छ थ्याङ्क्यु